हेलो तपाईँ जय होटेलको म्यानेजर बोल्नु भएको ए म कलकत्ताबाट अब त्यहाँ दुई दिनमा आउँ भनेको कि दार्जिलिङ अन्तखेरि त्यहाँको अलिक टुरिस्ट स्पट टुरिस्ट स्पट भन्दा पनि म्युजियम घुम्नु थियो कि कहाँ छ होला म्युजियम हजुर हजुर हजुर ए हजुर अब दुई दिनमा आइपुग्छु कि अनि तिन दिनको लागि चाहिँ बस्ने हो अन्त गाडीहरू सबै मिलाइदिनु सक्नुहुन्छ हजुर छ त पहिल्यै गरेको हिजै गरेको भन्दा पनि हजुर ए

हजुर अन्तखेरि नाम नेहारिका छेत्री हुन्छ हजुर हजुर

ए हुन्छ उसो भए अन्त अन्त उयो त मिल्छ होला नि है दाम पैसा त मिल्छ होला नि है हुन्छ उसो भए म दुई दिनमा आउँछु कि सबै मिलाइदिइराख्नुहोस् ल हुन्छ हुन्छ उसो भए पहिला फर्स्टको दिन चाहिँ टोय ट्रेनको म्युजियम गरिदिनुहोस् न अन्त त्यो अर्को अर्को दिन चाहिँ उयो अर्को तपाईँले भन्नु भएको म्युजियम गरिदिनुहोस् न हजुर हजुर हजुर

हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू